हेलो हेलो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन हाम्रो यहाँ अब तपाईँहरूले क्याब बुक गर्नुभयो भने क्याब पनि छ हाम्रो अभाइलेबल हजुर कहाँबाट भन्नु भयो जङ्सनबाट यता दार्जिलिङ यस्तै टू थाउजन्ड हजुर हजुर हुन्छ हल्का साह्रै चाहिँ हुँदैन अलिकति डिस्काउन्ट तपाईँलाई एटिनसम्म चाहिँ गरिदिन्छु नि म हजुर अब बस्नुहरू त यहाँ हाम्रो टुरिज्ममै अन्त घुम्नुहरू चाहिँ तपाईँ अब कति दिनको लागि आउनुहुने हजुर जग्गाहरू त पुरै छ नि तपाईँको जग्गा एउरा भयो बतासे भयो तपाईँको त्यो जग्गामा तपाईँको अब त्यो पब्लिक एरिया हो अब त्यहाँ पार्कहरू छ हजुर अन्त टाइगरहिल भयो तपाईँको एउटा एउटा रक गार्डन भयो अरू तपाईँको यता त्यही रक गार्डनमै टी गार्डनहरू छ हजुर जु भयो

हजुर पाइन्छ त अन्त तपाईँले टिकट काट्नु भयो भने चाहिँ होइन टिकट त तपाईँले पर्सनल अब काट्नु पर्सनल काट्दा पनि हुन्छ अब पैसा दिनु भयो भने चाहिँ हामी काटिदिन्छ टिकट पनि हजुर हजुर खानाहरू तपाईँको यहीँ हुन्छ बिहानको ब्रेकफास्ट लन्च डिनर ब्रेकफास्टमा तपाईँको त्यही ब्रेड अमलेटहरू हुन्छ हजुर अन्त तपाईँको भयो मोमो भयो चौमिनहरू भयो आलु मिमीहरू भयो तपाईँको हजुर हौ त्यस्तै हुन्छ हजुर हजुर

हैन सकिन्छ नि हजुर हजुर हजुर हजुर तपाईँको सबै जोडेर तपाईँको त्यो बुक क्याबको पनि जोडेर खानु बस्नु हिँड्नु

डिस्काउन्ट त हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू हुन्छ